हेलो बेनिज क्याफे म सरोजिनी पुण्यश्री हस्टेलबाट बोलिरहेकी छु मैले तपाईँको रेस्टुरेन्टबाट एक डबल भेज मम अडर गरेकी थिएँ नि त्यो ममको गुणस्तर त एकदमै खराब पो रहेछ त गन्ध पनि एकदमै नराम्रो थियो बासी जस्तो खाँदा पनि अमिलो अमिलो भयो तपाईँको रेस्टुरेन्ट त नामी प्रख्यात रेस्टुरेन्ट पो हो धेरै राम्रो मम पाइन्छ भन्ने पो सुनेकी थिएँ र अडर गरेको थिएँ तर मैले त राम्रो गुणस्तरको मम पाइनँ यस्तो गर्मीको मौसम छ तपाईँहरूको यस किसिमको सानो सानो लापरवाहीले त हाम्रो स्वस्थ्यमा नै निकै हानी पुग्न सक्छ र यस कारण म तपाईँहरूलाई के अनुरोध गर्नु चाहान्छु भने अब उसो यस किसिमको लापरवाहीमा विशेष ध्यान दिनूहोला र यो मेरो यो जुन चाहिँ अडर छ ममको र त्यसको पैसा चाहिँ तुरुन्त भन्दा तुरुन्त फिर्ता गरिदिनुहोला